म चाहिँ क्रिस्चियन हो होइन अब यस्तै अब सबैको घरमा दुःख त पर्छ होइन दुःख दुःख त आउँछ अन्त अब हाम्रो चाहिँ अन्त हाम्रो चाहिँ हाम्रो कसै खसेको छ भने चाहिँ अब पास्टरहरू आउँछ सेवाहरू गर्छ होइन गीतहरू गाउँछ बाइबलहरू पढ्छ अनि अनि डेड डेड बोडी चाहिँ हाम्रो चाहिँ गाढ्छ हो अन्त मट्टीहरू दिन्छ अब यस्तै सेवाहरू हुन्छ दुःखको सबैको घरमा दुःख त पर्छ होइन अब यस्तै अब हामी तामाङहरूको चाहिँ अब बुद्धिस्टहरूको चाहिँ अब जलाउँछ होइन अनि छेत्री अब छेत्रीहरूको चाहिँ अब कसैको अब खसेको छ भने अब उनीहरूको अब पूजाहरू हुन्छ अनि कपालहरू खौरेर कोराहरू बस्छ तेह्र दिन चौध दिन बार्छ खाने खाना खानेकुराहरू बार्छ लसुनहरू खानुहुँदैन मासुहरू खानुहुँदैन होइन अनि हाम्रो चाहिँ अब हाम्रो चाहिँ खस्दाखेरि बार्नुहरू त पर्दैन हो यस्तै सेवाहरू गर्नुपर्छ गीतहरू गाउँछ बाइबलहरू पढ्छ